नमस्ते मलाई प्रेसर कुकरमा नै खाना बनाएको चाहिँ साह्रै राम्रो लाग्छ किनकि पहिलादेखि हामीले कुकरमा पकाएकोले गर्दा हामीलाई कुकरमै पकाएको खाना चाहिँ स्वादिलो लाग्छ मिठो लाग्छ राम्रो लाग्छ होइन अन्त हाम्रो घरमा अब ठुलो फेमेली छ त्यसले गर्दा अब हामीलाई समय समयको कमी भएकोले गर्दा हामीलाई कुकरमै पकाएको चाहिँ छि सजिलो र छिटो लाग्छ खाना पनि नरम हुन्छ राम्ररी प पाकिन्छ छिटो सम समयको बचत हुन्छ होइन अनि त्यसले गर्दा हाम्रो घरमा बुढाबुढीहरू हुनुहुन्छ त्यसले गर्दा कुकरमा खाना अब हामीले नरम गरेर पकाउनु पऱ्यो उहाँहरूले खानु सक्नुहुँदैन त्यसले गर्दा चाहिँ हामीलाई कुकरकै खाना पकाएको चाहिँ साह्रै स्वादिलो र राम्रो लाग्छ होइन अब आफूले जे एकैचोटि सबै खाना हालेर पनि पक पकाउनु सक सक्छु अब अरू अरू भाँडामा डेक्चीमा अब एउटा एउटा गर्दै पकाउनु पर्छ कुकरमा एकैचोटि सबै हालेर पकाउँछु भन्दा नि मिल्छ होइन त्यसले गर्दा हामीलाई चाहिँ कुकरमा पका प्रेसर कुकरमा पकाएको चाहिँ साह्रै सजिलो र छिटो लाग्छ अनि मलाई यही मनपर्छ यही हो मेरो अब मैले भनेको यति नै छ होइन भ यति नै छ मेरो अब विचार हाम मलाई चाहिँ विचारमा चाहिँ प्रेसर कुकरै राम्रो लाग्छ छिटो हजुर